धेरै मानिसहरूको लागि खाना पकाउनु पर्दा मलाई राम्रो पनि लाग्छ तर अलिकति समयको कमी अनि धेरै मानिसहरू आउनुपर्दैछ भने चाहिँ म चाहिँ सब्जीहरू राति नै काटेर राख्ने गर्दछु सब्जीलाई राति काटिराखेको छु भने मलाई बिहान उठेर पकाउन सजिलो हुन्छ अनि मसालाहरू पनि भरसक रासि राति नै पिनेर राख्ने गर्दैछु अनि राखेर एक साइड गरेर फ्रिजमा राखेर राख्छु अनि बिहान उठेर आफ्नो कामको लागि एक दुईटा ग्यासमा एकपट्टि खाना एकपट्टि गर्दै गर्दै मान्छेहरू आइपुग्नु भन्दा पहिला नै खाना पकार राखेको राम्रो लाग्छ किनकि उहाँहरू आइसके पछि उहाँहरूलाई दिँदै गफ गर्नु भन्दा चाहिँ एकातिर राखेर गर्नु मन लाग्छ